हेलो सेरभ नानी बोलेको ए भाइ म के हरे तिमीहरूको स्कुलको कोच बोलेको सुन न तिमी त प्र्याक्टिसमा आउनु छैन त कहाँ हरायौ ए उनन्तिस तारिक म्याच आउँदैछ के प्र्याक्टिस नगर्ने भाइ ओपन गेम पो छ त भाइ दुई चार दिन त साह्रै ढिलो हुन्छ नि हौ भनौँ भने यो महिना यो के हरे यो महिना गेम छ अब तिम्रो साथीहरू सबैजना आइसक्यो र तिमी त टिममा मेन इम्पोर्टेन्ट उयो गर्दैछौँ पोइन्ट गार्ड गर्दैछौँ र तिमीले त अलिकिति गेम डेभलोप गर्नु पऱ्यो नि त साथीहरूले निकै स्किल्स डेभलोप गरिसक्यो तिमी चाहिँ गर्ने कि नगर्ने भाइ त्यसो भने एक काम गर अब आज त म तिमीलाई छोडिदिए हो भोलि पनि लु बरु एकदिन रेस्ट गर जेसुकै गर पर्सि चाहिँ प्र्याक्टिसमा तिमी बिहानको सात बजी चाहिँ आइपुग्नु पर्छ है स्कुलमा ल नभए चाहिँं भाइ गेम जित्नु साह्रो पर्छ जति सक्दो आउने कोसिस गर्नु

म्याच हाम्रो यो एनपिमा ओपन टुर्नामेन्ट हुनेवाला छ कि ओपन हुन्छ द्याट मिन्स बाहिरको टिमहरू आउँछ नि गेम अलिक टप हुन्छ है यो गेम चाहिँ किनकि अब यसमा एज लिमिट त छैन ओपन हो भने पछि अलिक एक्सपिरियन्स भेटरेन प्लेयरहरू हुन्छ मेरो साथीहरूले पनि यसपालि एप्लाई गर्दैछ र तिमीहरूले चाहिँ त्यहाँ एउटा टप कम्पिटिसन दिनु सक्नु पऱ्यो नभए चाहिँ हाम्रो स्कुललाई अलिक अप्ठ्यारो लाजै पर्छ हो कि होइन भन त नभए एट लिस्ट भनौँ भने जति सक्दो हामीले एउटा टप कम्पिटिसन दिएर एउटा अब नाम चाहिँ राखेर आऊँ न यसपालि त्यहाँ पुगेर किनकि हामी हाम्रो एउटा नाम चिनाइराखौँ यहाँ ओपन टुर्नामेन्टमा जति सक्दो कहिलेदेखि हरे

बिहान सात बजी ठिकै ल र के हरे तिमीसित अझै एकजना साथी थियो नि तिमीहरूकै गाउँको ऊ साथी चाहिँ के भए तिम्रो ऊ साथी दुई भाइ दुवै भाइ आउनु छोड्यो तिमीहरू ए खै उसको त मैले स्कुलमा नम्बर पनि ट्राई गरेँ कि उसको नम्बर पनि लागेको छैन अब तिम्रो गाउँमा गाउँको साथी रहेछ नि त जस जसको उसलाई गएर एक पल्ट भनेर प्र्याक्टिस आउनु पर्छ भनेर र केही प्रब्लम भएको छ भने मसित सेयर गर्नु भन न उसलाई उम् कि उसको केही साह्रो नै प्रब्लम छ कि उम् हो त्यसो हो भने एक काम गर कि मसित आएर एक पल्ट कुरा गर्नु भन न मलाई भेटेर ल पर्सि उसलाई पनि बिहान सात बजी लिएर आउनु ठिकै ल ल नानी ठिकै टाइममा आउनु